विशेष अब हाम्रो सांस्कृतमा है हाम्रो एउटा रीतिरिवाजमा है महिलाहरूले जुन एउटा मासिक उहाँहरूको हुन्छ है त्यो एउटा प्राकृतिकले प्राकृतिक चिजले बनिएको है प्राकृति नियम नै हो एउटा महिलाहरूमा एउटा मासिक पतन मासिक हुन्छ भन्ने कुरो सबैलाई छ तर अब हाम्रो एउटा सांस्कृत हाम्रो रीतिरिवाजमा चाहिँ त्यस्तो भएको समयमा चाहिँ होइन नआउनु होइन नछुनु है अलिकति चोखो नितो भएर बस्नु होइन हामीले रीतिरिवाज गर्दाखेरि त्यस्तो ती महिलाहरू आयो भने चाहिँ अलिकति अशुद्ध भन्छ भन्छ खास गरी चाहिँ तर म चाहिँ यो विषयलाई चाहिँ है खन्डन गर्छु किन भन्दाखेरि यो एउटा प्राकृति चिज हो यो एउटा प्राकृतिले दिएको एउटा उहाँहरुको एउटा नियम नियमै भनौँ न एउटा उहाँहरूको त्यो प्राकृति अनुसार नै त्यो उहाँहरूको त्यो जुन मासिक छ है त्यो चाहिँ भएको हो होइन यसमा चाहिँ अब प्राय हाम्रो रीति हाम्रो संस्कृतमा है संस्कृतिमा उहाँहरूले जुन गरेको छ है त्यो चाहिँ उहाँहरूले एउटा पालन गरेकै म पाएँ देख्छु है सबैले उहाँहरूले नै एउटा एकदम चोखो भएर है कुनै पनि पुजा पाठ गर्दा भयो कुनै पनि चिजमा उहाँहरूले एकदम सतर्क भएर चोखो नितो भएर सर सफाइमा आउने गरेको मैले चाहिँ देखेको छु अनि गरि पनि रहेको छ अहिलेसम्म होइन जुन एउटा नारी जातिले महिलाहरूले जुन एउटा नियम पालन गरेको छ एउटा हाम्रो संस्कृतिमा यो गर्नु हुँदैन मासिक हुँदाखेरि यस्तो गर्नु हुँदेन होइन अलिकति एउटा आफ्नो रीति रिवाजलाई है के गर्दा कसो हुन्छ के नगर्दा कस्तो हुन्छ भन्ने कुरो चाहिँ स हाम्रो प्राय महिलाहरूले चाहिँ बुझेको हुन्छ र यो विषयमा चाहिँ उहाँहरू नै सतर्क भएको मैले देखेको छु र हामीले अहिलेसम्म त्यो चिजहरू पाई पनि रहेको छौँ